र अब त्यस्तो जग्गाहरू हेर्नुपर्नु हो भने चाहिँ अब एउटा सामसिङमै छ जस्तै माथि ह्याङगिङ ब्रिज छ बिजौरे भन्छ लाली गुँरास छ पिक्निक स्पटस्हरू भयो होइन स्पटहरू त्यहाँदेखि तपाईँको हाम्रो एउटा जलपाइगुडीमा फेमस मन्दिर छ जल्पेस पनि भन्छ जसलाई र त्यो पनि खुल्लै नै हुन्छ सबैको लागि नै है अन्त उल्टा घर भयो अहिले अहिले डुवर्समा चर्चित उल्टा घर छ है घुम्ने जग्गा हो त्यहाँ चाहिँ तर तपाईँले पैसा दिएर पस्नुपर्ने हुन्छ है अनि हाम्रो रिजनमा हाम्रो भेगमा जस्तै मूर्ति पनि छ मूर्ति मूर्ति आई लभ मूर्ति भन्ने जग्गा छ त्यहाँ पनि एउटा टुर टुर टुरिस्ट भिजिट एरियै हो त्यो पनि अन्त त्यसको साथसाथमा वाइल्ड लाइफ पनि छ है अनि हाम्रो रिजनमा तपाईँको नव न्यो नेवरा भेल्ली पनि पर्छ अलिअलि जलपाइगुडीमा नपरे पनि हाम्रो छिमेकी जग्गा कालिम्पोङ हो कालिम्पोङमा पनि पर्छ तर त्यो एरियाहरू पनि त्यस्तो साह्रो अब उयो एरिया चाहिँ होइन लाइक रेस रेस्ट्रिकटेड एरिया होइन त्यहाँ गएर मान्छेहरू यसो घुमघाम गर्नुसक्छ पर्मिसन लिएर